हेलो यो किङथाई रेस्टुरेन्ट हो म तल बर बरबोटबाट गीता बोलेको आज भरे म डिनरको लागि आउँ भनेको मेरो गेस्टहरू आउँदैछ कि तपाईँको रेस्टुरेन्टमा आउँ भनेको डिस्काउन्टहरू हुन्छ अनि आइटम्सहरू चाहिँ के के पाउँछ चाइनिज चाइनिजहरू पाउँछ अनि एउटा टेबलमा चाहिँ कतिवटा चियरहरू राख्नुहुन्छ तपाईँहरू हजुर मेरो साथीहरू चारजना छ अनि मसँग पाँचजना मलाई एउटा टेबल बुक गरिदिनु होस् न ल भरेको लागि हजुर हुन्छ थ्याङ्क्यु